हजुर हेलो मिस बोल्नुभएको ए मेरो नानीको हजुर विषयमा सोध्नुपऱ्यो भनेर हजुर नानीको निल प्रधान क्लास फाइभ हजुर होइन कस्तो गर्दैछ भनेर नि क्लासमा कस्तो पढ्दैछ हजुर टेस्टहरू कस्तो गर्दैछ हजुर

हजुर त्यही त हजुर अँ त्यही त हजुर हजुर हजुर हजुर हजुर

ए हजुर हजुर

ए हजुर हजुर अँ हजुर अँ हजुर हजुर ए ए त्यही त घरमा पनि त्यस्तै छ र चाहिँ अन्त अब स्कुलमा चाहिँ कस्तो छ भनेर तपाईँलाई सोध्नु पऱ्यो भनेर चाहिँ भनेको थिएँ कि अन्त नि अँ हजुर हजुर ए हजुर हजुर ए हजुर अँ त्यही त हजुर त्यही त घरमा पनि त्यस्तै छ र चाहिँ अब एकपल्ट स्कुलको चाहिँ पहिला सोध्नु पऱ्यो भनेर नि अब केटाकेटी ठुलो हुँदै जान्छ अब कतिवटा कुरा भन्दैन खेल्नुको धुन फेरी अहिले फोनको फोनले गर्दा त्यसले गर्दा नि हजुर अँ त्यही त त्यसले गर्दा अँ त्यही त हुन्छ हजुर अँ हजुर हजुर हजुर त्यही त हुन्छ मिसले पनि याद गरिदिनुहोस् न ल स्कुलमा म भन्नु त भन्छु घरमा ए हुन्छ हजुर

ए हजुर हजुर ए ए ए हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ